ए हलो दाजु यो दिपक टुर्स एन्ड ट्र्या ट्र्याभल्स हो सुन्नुहोस् न दा मैले एउटा गाडी रिजर्भ गरेको थिएँ है सिलगढी जानको लागि र तपाईँको बिहान आज आठ बजीको गाडी आउँछ भनेको थियो र म यहाँनिर स्ट्यान्डमा पर्खेको पर्खेकै छु गाडी त अहिलेसम्म आइपुगेको छैन फोन गर्दा पनि ड्राइभरले कल रिसिभ गरेको छैन अनि अहिलेसम्म गाडी आएन अब मलाई ढिलो पनि भइसक्यो मेरो फ्लाइट थियो हो मेरो फ्लाइट पनि अब मिस हुन्छ नै होला ढिलो तपाईँको गाडी पर्खिँदा पर्खिँदा गाडी पनि आएन अन्त त्यसैले अब म क्यान्सल गर्छु है गाडी चाहिएन मलाई अब यस्तो गरेर ढिलो गरेर त भएन नि मान्छे टाइममा पुग्नुको लागि मान्छेले गाडी भनेको हुन्छ है मान्छेले अब गाडी रिजर्भ गरेको हुन्छ तपाईँहरूले अब यसरी टाइममा मान्छे ड्राइभर गाडी नपठाइदिएर एकदम मलाई त एकदम प्रब्लममा हालिदिनु हालिदिनु भयो तपाईँहरूले तपाईँहरूको एकदम सर्भिस चाहिँ एकदमै राम्रो छैन रहेछ हो म अरूलाई पनि अब यही भन्छु यही सेयर गर्छु कि तपाईँहरूको कम्पनीबाट चाहिँ गाडी चाहिँ एकदम रिजर्भ नलिनु भनेर हो तपाईँहरूले गर्दा हेर्नुहोस् मेरो समय कति बर्बाद भयो मेरो फ्लाइट पनि मिस भयो अब यसको भरपाई चाहिँ कसले गरिदिन्छ मलाई कति लस भयो त्यो तपाईँहरूले हेरिदिनु हुन्छ तपाईँहरूले यदि टाइममा आउनुसक्नु हुन्थेन भने किन चाहिँ तपाईँहरूले हुन्छ म भोलि यति टाइममा आउँछु भन्नुभएको थियो अब आज यत्रो समयसम्म मैले पर्खेँ कोही पनि आएर तपाईँहरूको मेरो टाइम लेट भइसक्यो अब यसको भरपाई चाहिँ तपाईँहरूले गरिदिनुहुन्छ कस्तो पाराले गरिदिनुहुन्छ तपाईँहरूको सर्भिस चाहिँ एकदम नराम्रो रहेछ त एकदम केयरलेस खालके क्या हो त्यस्तो खाले सर्भिस रहेछ सधैँ म तपाईँहरूको गाडीमा जान्थेँ तर यसपालि चाहिँ तपाईँहरूको एकदमै एकदमै पुरा केयरलेस सर्भिस तपाईँहरूले मलाई दिनुभयो हो त्यसैले मलाई चाहिँ अब आइन्दादेखि चाहिँ तपाईँहरूको कम्पनीमा कल पनि गर्दिनँ तपाईँहरूकोबाट कुनै गाडीको रिजर्भेसनहरू पनि म गर्न चाहन्न अबदेखि चाहिँ तपाईँहरूले साह्रै केयरलेस गर्नुभयो